हेलो सुनाखरी होटेल हजुर सुनाखरी होटेल है हजुर हजुर म दीपेन्द्र कि मैले पच्चिस तारिक तपाईँको होटेलमा बुक गरेको छ अनि सुन्नु होस् न एक्चुली मलाई चाहिँ दार्जिलिङ हामी घुम्नु आउँदै थिएँ कि त्यहाँ चाहिँ एक्चुली हामी त्यहाँ त्यहाँको ट्रेडिसनल अटायरमा चाहिँ हामी रिसर्च गर्न आउँदै थियौँ कि अन्त त्यहाँ डालीमा चाहिँ त्यो नेपाली ड्रसेसहरू पाउँछ भनेर सुनेको थिएँ अनि त्यसकै बारेमा अलि अलि हेल्प के तपाईँले सहयोग गर्नु हुन्छ कि भनेर नि हजुर

ए हजुर हजुर ए टिबेटेन टिबेटेन ड्रे टिबेटेन ड्रेसेसहरू पनि पाउँछ दादा ए सुन्नु होस् न यो मतलब विभिन्न जातहरूको बेग्ला बेग्लै लुगाहरू हुँदो रहेछ है ए अच्छा त्यो के अरे अन्त सुन्नु नि नेपाली ड्रेस भन्छ नि नेपाली ड्रेस र त्यो त्यो जाति ड्रेसमा चाहिँ त्यो जात जातको ड्रेसमा चाहिँ के डिफ्रेन्स छ कि त्यो सेम हो दादा त्यो मान्छेहरूले लगाइराखेको हुन्छ नि रिल्सहरू बनाइराखेको हुन्छ नि हजुर ए हजुर हजुर भने पछि

हजुर ए ए ए भने पछि यो भिन्न भिन्न जातको लु जातीय भेषभूषालाई नै कलेक्टिभली चाहिँ नेपाली लुगा नेपाली भेषभूषा भन्छ ए ए हुन्छ हुन्छ हुन्छ हुन्छ म पच्चिस तारिक आउँदैछु कि म तपाईँको यो नम्बर सेभ गरिराख्छु त्यति बेला तपाईँ अलिकति गाइड गरिदिनु होस् न हामीलाई हुन्छ हुन्छ हुन्छ राखेँ फोन हुन्छ थ्याङ्क यु हुन्छ